म आफ्नो खुला समय मा आफ्नो काम सकेर खुला समय जब मिल्छ तब म आफ्नो टाढो टाढोमा भएको दिदी बहिनी आफ्नो बाबाहरूसँग टाइम निकालेर बात गर्ने गर्छु र त्यही टाइम खुला टाइममा म कोही कोही बेला त यसो साथीहरू भएकोमा गएर टाइम बिताउने गर्छु र नानीहरूसँग पनि कति टाइम खेल्ने गर्छु र कोही कोही बेला त घरको बज्यूहरूलाई बाहिर लगेर ग्राउन्डतिर लगेर कतै अरू जग्गातिर लगेर पनि

टाइम वेस्ट गर्छु घुमाउँछु उनीहरूलाई त्यसरी नै म आफ्नो खुला समयलाई बिताउने गर्छु